र जगाको स्वामित्व र सम्पतिको अधिकार सुरक्षित गर्नमा चाहिँ है मैले आजसम्म कुनै पनि चुनौतिहरू चाहिँ है वर्णन अनुभव गरेको छुइनँ र जग्गा सम्बन्धी है कुनै पनि समस्याहरू हुँदा हुन्छ नै है कोही बेला र सानो तिनो कतिपय कुराहरू चाहिँ है हामीले फोन मार्फत पनि हामीले आमिनहरूसँग हामी त्यो जानकारीहरू लिइकन है हामीले मिलाउनु सक्छौँ र कतिपय कुराहरू चाहिँ है त्यो त्यसरी मिल्न नसक्ने पनि हुन्छ है जसको कारणले गर्दा चाहिँ हामीले सम्बन्धित निकायहरूमा हामीले जानै पर्ने अवस्थाहरूमा चाहिँ हामीले ल्यान्ड रिफर्ममा गइकन त्यो विषयहरूबारे चाहिँ हामीले है बुझ्न सक्छौँ